सत्ताइस अगस्त उन्नाइस सय छयान्नब्बे अठ्ठाइस नोभेम्बर उन्नाइस सय पचासी तेह्र अगस्त दुई दजार बिस सत्ताइस नेभेम्बर दुई हजार एघार अठ्ठाइस जुन दुई हजार दुई